हेलो खोई के गर्ने साथी बसिरहेको छु मैले त आफै सिलगढी कलेज गरौँ भनेको हो सिलगढी कलेज अलिक राम्रो पनि छ हो त्यहाँको साइन्सहरू पनि सबै राम्रो हुन्छ अरे भनेको सुनेको छु नि त किन सिल सिलगढी गर्नु जानु दिनुहुँदैन अनि कुन कलेज पढ्ने त तिमी ए म त अब सिलगढी

अँ म त खै सिलगढी गर्छु सबै कुरो पढाइहरू पनि हो साइन्सहरू पनि राम्रो छ अरे वीर वीरपाडामा रहेछ एउटा राम्रो छैन अरे अँ कहाँनिर पढ्ने तिमी वीरपाडामै पढ्ने अनि अनि हो नि वीरपाडा त छेउमै त छेउमै छ नि के गर्नु पढाइ पनि राम्रो छैन

के गर्ने त अब ल ल